फुलहरू रोप्न मलाई एकदमै रुचि लाग्छ होइन अब सिजन फ्लावरहरू सिजन फुलहरू हुन्छ जो चाहिँ अब मौसमअनुसारको फुलहरू त्यो मौसमअनुसारको फुलहरू फुलायो अनि फेरि त्यो अब त्यो त्यो मौसममा सकियो फेरि अर्को मौसममा फुलायो र यो फुल रोप्नु चाहिँ मलाई एकदमै राम्रो चाहिँ किन लागेको भनेदेखि चाहिँ अब कतिवटा फुल भयो प्लान्टहरू चाहिँ कस्तो हुँदोरहेछ भनेदेखि हाम्रो भित्र घरभित्रको जस्तै अक्सिजन अक्सिजनलाई बढाउने हुन्छ कसैले मोक्सचरलाई एब्जर्ब गर्ने शक्तिहरू हुँदोरहेछ र यो फुलहरू प्लान्टहरू रोप्नु चाहिँ म विशेष प्रेरणा चाहिँ मैले मेरै काका अमीर सुन्दासबाट पाएको हो र उहाँको सानो एउटा नर्सरी पनि छ उहाँले नर्सरीमा धेरै किसिमका धेरै प्रकारका प्लान्टहरू लगाएर राख्नुभएको छ होइन र बाहिरबाट अनलाइनबाट पनि मगाउनुहुन्छ उहाँले जग्गा जग्गामा जङ्गलतिर गएर जङ्गली फुलहरूलाई पनि आफैले नै बोन्साईहरू गरेर हुन्छ कि के गरेर हुन्छ उहाँले त्यसरी बनाउनुहुन्छ र उहाँको त्यो प्लान्टहरू लगाउने जो इच्छाहरू छ त्यस्तो देखेर चाहिँ मलाई एकदमै रहर लागेर चाहिँ मैले पनि धेरै किसिमका प्लान्टहरू लगाएको छु जसमा भयो स्नेक प्लान्ट भयो मनी प्लान्ट भयो अन्त यो बम्बो ट्रीहरू भयो यस्तो थुप्रै किसिमका प्लान्टहरूलाई मैले मैले लगाएर राखेको छु र इन्डोर प्लान्ट अनि यो आउटडोर प्लान्ट भने हाम्रो घरभित्र राख्ने र घरबाहिर राख्ने कतिवटा उयो प्लान्टहरू छन् उद्भिदहरू भनौँ अब यो फुल फुल फुलहरू छन् त्यस्ता फुलहरूमा अब जस्तै स्नेक प्लान्ट भयो यो स्नेक प्लान्टलाई चाहिँ घरभित्र राख्नु एकदमै जरुरी हुन्छ अरे किनभनेदेखि चाहिँ यसले चाहिँ रुमभित्रको चाहिँ अक्सिजन लेबल त बढाउँछ नै होइन यसले रुमभित्रको मोइसचरहरू चिसोहरूलाई एब्जर्ब गर्छ अनि मनी प्लान्ट लगाउनु पनि राम्रो हो तुलसीहरू लगाउनु त झनै राम्रो र घ हामीले घरमा अब घर वरिपरि प्लान्टहरू लगाउँदाखेरि चाहिँ त्यसै पनि शोभा पनि बढ्छ आफ्नो घरको र प्लान्टहरू सबैलाई लगाउनु पनि जरुरी छ र घरको शोभा पनि बढाउनु जरुरी छ